अहिलेको यो समयमा धार्मिक अन्धविश्वासहरू चाहिँ मलाई अलिकति है म आफै म विश्वास गर्दिनँ किनकि म एउटा क्रिस्टियन भएर पनि हो है यो सबै जुन अन्धविश्वासहरू उहिलेको अहिलेसम्म पनि चल्दै आइरहेको छ यो विषयहरू चाहिँ मलाई एकदमै ठिक लाग्दैन नि त तर उहिलेको समयमा चाहिँ यो सबै चाहिँ एकदमै मानिलिएको थियो कि जस्तै अहिलेसम्म पनि उहिलेको कतिवटा अन्धविश्वासहरू चाहिँ आहिलेसम्म पनि कति धेरै प्रायः जस्तो मानिसहरूले नै मान्ने गर्छ है जस्तै कि अब बाटोमा जाँदै गर्दा कालो बिरालोले बाटो काट्यो भने होइन केही नराम्रो हुन्छ अरे भनेर अन्त अरू जस्तै अब के पो त्यस्तो अब थुप्रै छ है दुधहरू पोख्यो भने त्यो नराम्रो साइन अरे है नराम्रो हुन्छ हरे घरमा भनेर त्यस्तोहरू मानिलिन्छ अन्त यस्ता अझै पनि धेरै कुराहरू छ जो चाहिँ मानिसहरूले अहिलेसम्म फलो गर्दै आइरहेको छ है र अब योबारे चाहिँ के भन्नु चाहन्छु भने अब यो समस्याहरू चाहिँ कसरीसँग कसरी यो समस्याहरूसँग कसरी जुझ्नु भन्दा अब अहिलेको यो ट्वेन्टी फर्स्ट सेन्चुरीमा आएर पनि यो कतिवटा सुपर्सटिस्यस कुराहरूमा चाहिँ अब मान्छेहरू अझै पनि लागिपरेको छ है उनीहरू एकदमै यो कुराहरूलाई हन्ड्रेड पर्सेन्ट नै उनीहरूले मानिलिने गर्छ होइन अब अहिलेको यो समयमा चाहिँ अब हामी जस्तोले चाहिँ अब यो कुराहरलाई चाहिँ उनीहरूलाई सतर्क बनाउनुपर्छ है खासमा यो कुराहरू होइन यस्तो हो यो त अब कतिवटा अब यसमा लजिकहरू हुन्छ नि त किन अब यो सबै भनिएको हो भनेर है जस्तै कि अब एउटा इक्जाम्पल चाहिँ के हो भने राति घर बडाल्नु हुँदैन हरे नराम्रो हुन्छ हरे भनेर उहिले भन्थ्यो अरे तर अहिले त्यो कतिले लिई मानिलिँदैन किनभने अहिले त्यो उहिलेको समयमा के लजिक रहेछ भन्दा चाहिँ उहिलेको बाजे बोजूहरूले चाहिँ पुरा अब गरगहनाहरू लाउने गर्थ्यो अरे नि त अन्त राति घर बडाल्दाखेरि अब कतिवटा झरेकोहरू चाल पाउँदैन नि त होइन झरिरहेको त्यो चाहिँ राति देख्दैन र उठाएर चाहिँ फ्याँक्छ भनेर चाहिँ राति घर बढाल्नु हुँदैन भन्ने कुराहरू भनिएको रहेछ तर अब त्यही कुरा चाहिँ अब घर राति घर बढाल्नु हुँदैन भन्दै आउँदा आउँदा अब त्यो मान्छेको दिमागमै पसिसक्यो पसिसकेको छ कि राति घर बडाल्नु हुँदैन नराम्रो हुन्छ अरे तर अब एस्तै अब कतिवटा लजिक लाएर चाहिँ उहिलेकोहरूले चाहिँ अब यस्तोहरू भनेको हुन्छ नि त जुन चाहिँ मान्छेहरूले चाहिँ एकदमै अब यो कुरालाई चाहिँ एकदमै नराम्रो प्रकारले नै अहिलेसम्म लिँदै आइरहेको छ